पन्ध्र अगस्त उन्नाइस सौ सैँतालिस दुई अक्टोबर अठार सौ उनासी बिस अगस्त उन्नाइस सौ बयानब्बे छब्बिस जनवरी उन्नाइस सौ सन्ताउन्न बाइस अगस्त उन्नाइस सौ अठासी